म प्राय जस्तो दार्जिलिङ बजारै जान्छु किनभने साथी भाइहरूसँग घुम्नु कहीँ अब हामीले प्लान गरेर यसो घुम्नु जाउँ है भन्यो भने हामी प्राय दार्जिलिङै जान्छ चौरस्ताहरू घुम्ने छ जग्गाहरू छ जूहरू छ हामी प्राय दार्जिलिङै जान्छु अन्त म हालैबाट हालैमा त्यो स्कुलबाट टुवेल्भ कक्षा पास गरेर पनि निस्के म त्यहाँको सेन्ट रोबर्ट हायर सेकेन्डरी स्कुलमा पढ्ने गर्थेँ हामी राजिव अङ्कलको गाडीमा साथीभाइहरूसँग हाँसी खुसी खेली कहिले झगडा परी कहिले खेल्दै कहिले झगडा पर्दै मिलिमिलि कहिले रिसाइ रिसाइ हामी त्यो गाडीमा दार्जिलिङ जाने गर्थेँ अन्त प्राय हाम्रो सौदापातहरू पनि त्यहीँ गर्छ किनभने सपिङ मल इलेक्ट्रोनिक दोकान अब कतै ज्वरो बिमार भइहाल्यो भने दबाई ठूल्ठुलो किन्नु हस्पिटल प्लान के भन्छ अब केही खानेकुरा मिठो मिठो खानु इच्छा छ भने प्राय हामी दार्जिलिङै जानुपर्छ दार्जिलिङ चाहिँ मेन बजार भन्दा पनि हुन्छ त्यहाँ घुम्न जग्गा जू किसिम किसिम पनि छ अन्त प्राय हामी दार्जिलिङ बजारै जान्छ साथीहरूले फोन गरिहाल्यो भने पनि यस्तो यस्तो जग्गामा कहाँ जाने भन्दाखेरि प्रायको मुखमै दार्जिलिङ हुन्छ हो अन्त प्राय हामी दार्जिलिङै जान्छ सपिङ थुप्रै किसिमको कामहरू लि लिनु बत्तीको बिल बुझाउनुदेखि लिएर वाइफाइको बिलदेखि बेड किन्नुदेखि फर्निचरहरू किन्नुदेखि चप्पल किन्नु पनि हामी दार्जिलिङै पुग्छ त्यस कारण हामी दार्जिलिङ बजारै जान्छ